यो अन्नबाली उत्पादन को विषयमा म यो हामीले जति पनि अन्नबालीहरू उब्जाउँछौँ त्यसमा चाहिँ हामीले कतिवटा सागसब्जीदेखि लिएर फलफुलहरू सबैहरू बेच्नु जाँदा चाहिँ हामीले अब खरिद लगाउँदाखेरि हामीलाई खरिद खरिदेले बेसी दाम दिँदैन त्यो चाहि हामी एकदमै कम्ती दाममा बेच्नुपर्छ पर्थ्यो पहिला र चाहिँ हामीलाई एकदमै नोक्सान भइरहेको थियो तर अहिले चाहिँ यो हामीले कालिम्पोङमा बिहिबारे हाटले गर्दाखेरि हामी पनि त्यहाँकै के भन्छ त्यो त्यहाँकै हामी पनि मेम्बर भएको नाताले अहिले चाहिँ हामीले सिधैँ हामीले लगेर त्यो बिहिबारे हाटमा हामीले बेच्नु पाउँछौँ त्यसो र चाहिँ हामीलाई अलिकति भए पनि आफूले रोपेको आफ्नै हातले उमारेको फलाएकोले गर्दाखेरि चाहिँ हामीले त्यो धेरै अब पहिलाभन्दा चाहिँ अहिले धेरै नै हामीलाई नाफै भइरहेको छ नाफा मतलब अब ठिकैको पहिला अब खरिदेलाई जुन हामीले हिसाबले कम्ती दाममा बेच्नुपर्थ्यो तर त्यो चाहिँ अहिले हामीले आफूले लगेर आफै बेच्दाखेरि चाहिँ अलिकति भए पनि हामीलाई बस्छ त्यो चाहिँ अहिले र पहिलाकोमा चाहिँ अब धेरै अन्तर अन्तर छ त्यो चाहिँ अब खरिदेहरूले उठाउँदाखेरि चाहिँ अब हामीलाई त्यो कम्ती दाम दिएर त्यो धेरै शोषण गरेको थियो अहिले चाहिँ हामीलाई त्यो चाहिँ अलिकति भए पनि राहत मिलेको छ